मैले आफ्नो खाना बनाउने सोकलाई चाहिँ है अहिलेसम्म आफ्नो पेसा बनाउने विचार त साँचो भन्नु पर्दा आफ्नो पेसा बनाउने विचार त अहिलेसम्म गरेको छुइनँ र यस विषयमा मैले परिवार परिवार प्रति पनि कुनै त्यस्तो कुरा राखेको छुइनँ र मेरो आफ्नो विचार न राखुनन्जेलसम्म परिवारबाट यो विषयमा कुनै प्रतिक्रिया पाउने कुरा पनि रहेन है र अहिले म मेरो जो सोक छ खाना बनाउने त्यो परिवारकै लागि मात्रै भइरहेको छ है परिवारलाई राम्रोसँगले एकदम शुद्धताको साथ पौष्टिक खानाहरू बनाएर खिलाउने यति मात्रै रहेको छ